हजुर हजुर हो त म्याम भन्नुहोस् न ए हजुर हजुर हजुर भन्नुहोस् न सुन्दैछु हजुर हजुर ए हजुर म्याम म त्यस्तो कामहरू गर्छु कि अनि कति एजको छ होला बज्यू चाहिँ ए होइन बिहे गरेको त अलिक राम्रै होला नि है कत्ति त अब ए एजेड हजुर एजेड मान्छे कति च्याङच्याङ गर्ने बानीहरू हुन्छ कि अनि त्यो चाहिँ हलुका हजुर हजुर खानाहरू चाहिँ कस्तो नर्मल खान्छ होला नि है

हुन्छ म तपाईँलाई कुन नम्बर चाहिँ हजुर इभिनिङ आउँछु म अनि चाहिँ मेरो चाहिँ अब आफ्नै त्यो टम्स एन्ड कन्डिसन पनि छ कि अनि म चाहिँ नाइन टु फाइभ त बस्नु सक्दिनँ मेरो पनि अब घरमा अब मेरो पनि घर गृहस्थी छ मेरो पनि नानीहरू छ हो मेरो घरमा पनि अब त्यही मेरो सासू ससुराहरू छ अनि उनीहरूलाई हेर्नुपर्छ म पनि अनि काम चाहिँ म चाहिँ पार्ट टाइम चाहिँ गर्नुसक्छु अब फुल टाइम त म दिनु सक्दिनँ किनभने मेरो पनि फ्यामिली छ हो अनि त्यसको लागि चाहिँ अब तपाईँको काम सँगसँगै चाहिँ अब मेरो पनि अब रुटिन अब मिलाउनु पऱ्यो त्यसको अनुसार चाहिँ अब म गर्नुसक्छु अनि हजुर हजुर त्यति त सक्छु म त्यहाँदेखि त्यो अब कत्तिको घरमा चाहिँ अब त्यो हरू चाहिँ बस्ने भन्छ कि अन्त त्यहीँनिर सिफ्ट भएर त्यस्तो चाहिँ म सक्दिनँ किनभने मेरो सानो नानी छ हो अनि अब मेरो नानीलाई पनि त हेर्नै पऱ्यो फेरि अब मेरो पनि अब सासू ससुरालाई अब खानाहरू बनाउनु पऱ्यो त्यो घर आएर हो अनि त्यसको चाहिँ अब त्यही भन्नु थियो अनि स्यालेरी चाहिँ अब कति दिन सक्नुहुन्छ होला म्यामले मेरो एउटा घरमा टेन पिएम त छ हो अब तपाईँको घरमा फेरि अब उसलाई चाहिँ म अलिक भए पनि अब उ उसको चाहिँ उयो हुन्छ अब हप्तामा दुई दिनहरू खालि जानुपर्छ तर फुल टाइम गर्छु म त्यहाँ घरमा चाहिँ अनि तपाईँको यहाँ चाहिँ अब पार्ट टाइम हो अनि मिलाएर भन्नुहोस् न त्यसकै हिसाबले म भन्छु नि तपाईँलाई मलाई ठिक लाग्छ कि लाग्दैन हजुर म फ्री नै छु म्याम हुन्छ हुन्छ हुन्छ म्याम एड्रेस कता पऱ्यो होला म्याम हजुर हजुर हुन्छ उसलाई सोध्नु ए हुन्छ हुन्छ म्याम थ्याङ्क्यु हुन्छ म्याम हुन्छ